योगाले चाहिँ हाम्रो शरीरलाई यत्ति साह्रो फिट राख्छ कि धेरै बिमारीहरूको योगाहरू योगाको सोल्युसन हुन्छ तब यस्तो होइन कि बिमारीले बिमार भयो भने खाली दबाई मात्रै दबाईले मात्रै हुन्छ त्यस्तो होइन योगा गर्यो भने पनि धेरै कतिवटा बिमारीहरू मतलब हराउँछ जस्तो कि ढाड दुख्ने भयो है उसको ढाड दुख्ने बिमारी हुन्छ तिनीहरूले बिहान बिहान उठेर योगा गरिदियो भने योगाहरू गर्यो भने पनि तिनीहरूको जो शरीरमा जति पनि अब नसाहरू खुम्चिएर बसेको हुन्छ योगाले सबै ठिक हुन्छ जस्तो कि रनिङहरू गर्न गयो भने पनि हाम्रो शरीर एकदम फिट रहनेछ अनि बिहान बिहान उठेर योगाहरू गरिदियो भने पनि हाम्रो यो माइन्ड एकदम खुल्ला कि कोही टेन्सन हुने छैन अनि डिप्रेसनमा जानेहरूलाई पनि बिहान बिहान उठेर एकताल योगा गरिदिनु भन्छु अनि यस्तो होइन कि योगाले चाहिँ केही पनि हुँदैन भनेर योगाले यस्तो न कस्तो खत्रा बिमारीहरूलाई त राम्रो पार्छ भनेपछि होइन त्यो ढाड दुख्नेहरू आफैले नै मतलब आफूले लापरवाही गर्नुहुँदैन योगाहरू गर्नुपर्छ ढाड दुख्ने बिमारीहरू राम्रो हुन्छ है अनि योगाहरू मान्छेहरूले महिना कि बिमारी हुँदा मात्रै योगा गरिरहने योगाहरू चाहिँ गरिबस्नु पर्छ आफ्नो यो यो मतलब आफ्नो शरीरलाई पनि योगाले एकदम फिट राख्छ है अनि